दार्जिलिङमा अहिले केही वर्ष अघिदेखि चाहिँ ममता ब्यानर्जी ले चाहिँ बसको सुविधा सरकारी बसको सुविधा गरिदिनु भएको छ सिलगढीदेखि दार्जिलिङसम्म र तकभरदेखि ए तकदाहदेखि दार्जिलिङसम्मको बसहरू उपलब्ध छ त्यसमा चाहिँ भाडा एकदमै कम्ती छ भने र त्यसरी नै प्राइभेट गाडीमा चाहिँ प्राइभेट गाडीहरू पनि छ त्यसमा चाहिँ अलिकति तेलको महँगाइले गर्दाखेरि चाहिँ यो लकडाउनदेखिको चाहिँ भाडाहरू बढेको बढेर गएको छ है र प्राय जनसाधरणलाई अलिकति भाडा बढेकोले चाहिँ अलिकति दिक्कतै पुगेको छ प्राय चाहिँ कमानको बासीहरूलाई अलिकति कमानबस्तीको बासीहरूलाई चाहिँ अलिकति दिक्कतै पुगेको छ र दार्जिलिङमा यातायात गर्ने उयो एउटा त ट्रेन हो जुन वर्ल्ड हेरिटेजमा पर्न जान्छ र त्यो त्यो चाहिँ सायद ट्रेन चाहिँ टुरिस्टहरूको लागि खाली अहिले एकदम प्रख्यात छ कारण त्यसमा चाहिँ भाडा पनि एकदमै महँगो र समय पनि एकदम ढिलो भयो हुने गरेकोले चाहिँ टुरिस्टहरूले एउटा पर्यटकहरूले एउटा मनोरञ्जनको रूपमा लिने गर्छ र त्यसरी नै दार्जिलिङमा रोपवे पनि छ र प्राय त त्यत्ति नै हो